म चाहिँ रेडियोमा समाचार सुन्न चाहिँ त्यति रुचाउँदिनँ र रुचाउँदिनँ तर पनि अलि अलि चाहिँ सुन्छु जस्तै रेडियो सलेसियन छ हाम्रो लोकल रेडियो च्यानलहरू छ त्यस्तोहरू चाहिँ सुन्छु अरू त त्यस्तो साह्रो सुन्दिनँ रेडियो चाहिँ म रेडियोमा तर राम्रो राम्रो न्युजहरू दिँदै गरेको हुन्छ सुन्दै सन्दिनँ भन्ने चाहिँ होइन अलि अलि चाहिँ सुन्छु त्यसमा राम्रै समाचारहरू दिइरहेको हुन्छ ताजा ताजा खबरहरू टिभीमा भन्दाखेरि ज्यादै दिएको जस्तो लाग्छ मलाई रेडियोमा त्यस्तो भए तापनि त्यति साह्रो चाहिँ रुचाउँदिनँ म रेडियोमा समाचारहरू सुन्नु चाहिँ अन्त च्यानलहरू चाहिँ त्यही हो रेडियो सलेसियन लोकल एउटा च्यानल चाहिँ त्यही सुन्नुलाई चाहिँ अलिकिति उत्सुक रहन्छु किनभने त्यहाँ चाहिँ एकदमै लोकल दिने र राम्रो दिएको हुनाले गर्दाखेरि चाहिँ त्यो चाहिँ सुन्न रुचाउँछु